हेलो मलाई चाहिँ एउटा प्लम्बर चाहिएको थियो अनि तपाईँले मिलाइदिनुहुन्छ कि कतै खोजिदिनुहुन्छ कि भनेर नि यस्तै पाइपहरूको कामहरू छ बनाउनु छ धेरै छ काम त घरमा आएपछि धेरै नै हुन्छ धेरै ठाउँको छ बाथरूमको छ टोइलेटको छ किचनको छ सबै ठाउँको छ बनाउनुपर्ने अँ लाग्छ होला चार पाँच दिन त लाग्छ होला धेरै नै काम छ धेरै नै काम छ क क कति लिन्छ कसो लिन्छ तपाईँले मिलाइदिनुहोस् न राम्रो भोलि घरमै हुन्छु तर राम्रो खालको मान्छे चाहिन्छ छल कपट नगर्ने खालको

कति बजीतिर आउनुहुन्छ होला है अँ हुन्छ हुन्छ दस बजी हुन्छु घरमै हुन्छु हजुर अँ हुन्छ हुन्छ पक्का त्यसो भए ल्याइदिने लिएर आउनुहोसै

अँ हुन्छ तर पक् अँ राम्रो मान्छे चाहिँ राम्रो आइदेओस् यसो काम चाहिँ अब राम्रोसँगले पक्का गर्ने मान्छे ए ए हुन्छ हुन्छ त्यसो भए म एकदम ढुक्क परेँ है तपाईँले लिएर आउँछ भनेर हुन्छ हुन्छ हुन्छ त्यसो भए हुन्छ त्यसो भए भोलि भोलि हामी भेटौँ न ल लिएर आउनुहोस् भोलि नै हिसाब दाम काम सबै हवस् हुन्छ हवस्